मलाई चाहिँ होइन युवाहरूले अब समाचार अब हेरेकै मनपर्छ किनभने अब कोही बेला बाहिर के हुँदैछ भनेर समाचारमा अब सबै अब देखाएको हुन्छ कोही बेला अब जस्तै जबहरूको आएको हुन्छ इन्टरभ्यू होइन त्यो हामीले समाचारहरू हेऱ्यौँ भने त्यसमा अब इन्टरभ्यूहरू थाहा पाउँछौँ यो जबको इन्टरभ्यू भनेर होइन अब कसै कसै अब बिमारीहरू हुन्छ होइन अब कसै बिमारीरू हुन्छ अन्त यो समाचारमा दियो भने होइन हामी त्यसलाई हामी हेर्नु सक्छौँ होइन यो ठाउँमा यो बिमारी बिमारीहरू रहेछ भनेर हामी त्यसै त्यसरी हामी समाचारहरू हेऱ्यौँ भने चाहिँ सबै कुरो चालहरू पाउँछौँ